मैले लुगा धुँदाखेरि पहिला हामी सर्फमा लुगा भिजाउँछौँ एक घन्टा या पन्ध्र मिनट जस्तो राख्छौँ मैला लुगा छ भने हामी एक घन्टा राख्छौँ अनि अलिक सफै लुगा त्यस्तो मैला छैन भने त्यसलाई पन्ध्र बिस मिनट राखेर भिजाउँछौँ त्यसरी हामी लुगा धुने गर्छौँ सुकाउनुको लागि हामीले जस्तै घाम लागेको छ भने घाममा बाहिर मजाले सुकाउँछौँ पानी पर्दैछ भने हामीले भित्र खाली रुममा भएर पनि या छतमा लगेर सुकाउने गर्दछौँ पानीको बर्बादीमा भन्नुहोस् सकिने सूचना हुन्छ यस्तो जस्तै हामीले बेसी लुगा छ भने त्यही प्रकारले हामी बेसी नै पानी युज हुन्छ जस्तै हामी बाल्टीमा पानी थाप्छौँ त्यहाँ आधा बाल्टी मात्रै पानी हालेर हामी लुगालाई पखालेर निकाल्ने गर्छौँ त्यसरी नै दुई बाल्टी तिन बाल्टी लुगामा हामीले कपडा साफ गरेर निकाल्छौँ बेसी कपडा छ भने हामीलाई त्यही हिसाबले बेसी नै पानी लाग्छ हामीले पानीको चाहिँ आफैले नै जानेर कति प्रयोग गर्नुपर्छ भन्ने त्यो आफ्नैमा विचार हुनुपर्छ